म आफ्नो ठाउँ सिलगढीको न्यू जलपाइगढी रेलवे स्टेसनबाट दिल्लीको लागि म ट्रेन पक्रेको थिएँ मैले र त्यो ट्रेनमा जाँदाखेरि चाहिँ बिहारको बिहारको रफिगन्ज भन्ने स्टेसनमा चाहिँ एउटा ठुलो दुर्घटना ट्रेनको भएको थियो जो ट्रेन चाहिँ हो राजधानी एक्सप्रेस जो चाहिँ कलकत्ताबाट दिल्लीको लागि गइरहेको थियो त्यसले गर्दाखेरि हाम्रो चाहिँ ट्रेन बाटोमा रोकेर दुई तिन घन्टाभन्दा बेसी नै रोक्यो त्यो अभावमा म त्यहाँनिर घटना जो घटेको हेर्नु गोएको थिएँ त्यहाँ जाँदाखेरि चाहिँ ट्रेनमा विभिन्न किसिमको धेरै धेरै मान्छेहरू मरेको थिएँ र कसैको लासको हात सडेको कसैको खुट्टा कटेको कसैको टाउको चुट्टेको कसैको किसिम भएको कसैको भुँडी फुटेकोहरू विभिन्न किसिमको लासहरू देखेँ मैले र त्यस्तो हुँदा हुँदा त्यहाँबाड दुई तिन घन्टाको बादमा त्यो ट्रेनको बगीहरू हटाएर त्यसपछि हामीले दिल्लीको लागि हामीले त्यहाँबाट जानुको लागि हामीलाई बाटो खुलियो